गोदरेजहरू टेबलहरू चाहिएको छ हौ मलाई त्यहु दस पन्ध्र हजारको

मलाई काठको पनि चाहिएको छ र काठको बिचमा ऐना राख्ने भएको ऐना भएको पनि चाहिएको छ

अँ अँ अँ अँ अँ अँ हजुर त्यस्तो त्यस्तै एउटा टेबल अनि अर्को सादा टेबल पनि त्यो प्लाइवुडको क्या अँ सादा टेबलहरू पनि चाहिएको छ हुन्छ हजुर हजुर

टिनको भन्दा पनि अहिले त अहिलेको स्टाइल त अब काठकै नै राम्रो छ नि अँ अँ अहिले त डिजाइन त्यस्तै नै छ नि तिनपल्ले भएको पाइन्छ दुईपल्ले भएको पाइन्छ होइन अँ त्यस्तो भएको अँ कफी कलरको पाउँछ नि अहिले अहिलेको नयाँ डिजाइनको क्या गोदरेज अँ त्यस्तो गोदरेजहरू

अँ अँ मलाई चै अब कफी कलरकै चाहिएको छ हौ हुन्छ अनि टेबल अनि उयो पनि चाहिएको छ हौ दिवान पनि क्या ए बस्नुको लागि चाहिँ बेन्चीको बद्ली दिवान अँ तिनटा अँ तिनटा जस्तो दिवान पनि चाहिएको छ हौ हजुर अँ त्यो दिवानभित्र त माथिबाट बस्नु हुन्छ मुनिबाट चाहिँ अब ओड्ने ओछ्याउने अँ ओड्ने ओछ्याउने लुगाहरू राख्नु नि हुन्छ नि हो अन्त त्यही नै मान्छे बस्नु नि भइगयो बेन्ची पनि भइगयो हो अन्त काम गर्ने अँ सोफा पनि भइगयो अन्त अन्त कहिले आउनु त

हजुर हजुर ए हुन्छ म छोरी अँ छोरी पनि छोरीलाई नि भन्छु हो र छोरीले नि अब मनपराउनु पऱ्यो नि त है मैले मात्रै मनपराएर भएन हो अन्त छोरी लिइओरिकन आउँछु नि ल ल हवस् त